भारतीय यातायातको प्रणालीबारे कुरा गर्नुपर्दाखेरि चाहिँ भारतमा चाहिँ थुप्रै संसाधनहरू छन् जसमा हामी यात्रा गर्न सक्छौँ जस्तै भयो ट्रेन बस हामी लामो यात्रा गर्न चाहन्छौँ भने हामी ट्रेन बस होइन अनि फ्लाइटहरूबाट हामी गर्न सक्छौँ अनि के हुन्छ यसको समस्याहरू चाहिँ सामनाहरू चाहिँ के के गर्नु परिरहेको छ हामीले यस्तो छोटो यात्रामा त हामीले त्यस्तो समस्याहरू भोग्नु पर्दैन अब त्यति हो कोही बेला गाडी पाइन्छ कोही बेला गाडी पाइँदैन होइन कोही बेला ढिलो हुन्छ कोही बेला छिटो हुन्छ तर अब लामो यात्रा गर्नुपर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरिलाई जस्तै हामी छोटो यात्रा गर्दाखेरि ला आज त मेरो काम पऱ्यो म निक्लिनु पऱ्यो हौ भनेर हामी फुत्त तयार भएर हामी निक्लिएर हिँड्न सक्छौँ होइन तर अब यो लामो यात्रा गर्नु पर्दाखेरि यदि हामी अचानक कतै निस्किहाल्नु परेको खन्डमा चाहिँ के हुन्छ भन्दा यो हामीले बसको टिकट पाउँदैनौँ अनि ट्रेनको टिकट पनि पाउँदैनौँ अनि फ्लाइटमा त धेरै महँगो परिहाल्छ अनि के हुन्छ भन्देखिलाई जति अब निम्न मध्यम् वर्ग परिवार अनि निम्न वर्गको मान्छेहरूलाई चाहिँ यस्तो महँगो महँगो भारा तिरेर चाहिँ यात्रा गर्नु धेरै गारो हुन्छ अनि के हुन्छ भन्देखिलाई म आफैले अनुभव गरेको कुरा हो यो अब हामीले ट्रेनको टिकट अब कतिवटा ठाउँमा जानु त हप्ताभरिभित्रमा मात्रै कन्फर्म हुन्छ नि त अनि त्यसरी अब ट्रेनमा नगई नहुने हुन्छ अब फ्लाइट अफोर्ड गर्न सकिँदैन अनि ट्रेनको टिकट गर्दाखेरि के हुन्छ भन्देखिलाई हाम्रो ट्रेनको टिकट कन्फर्म हुँदैन अनि अब कन्फर्म नहुँदाको कारणले हामीले तत्काल गऱ्यौँ भने पनि तत्कालमा पनि सिट पाउने चान्सेस कम्ती हुन्छ अनि नि हामीले गरी हालेर हामीले सिट पाएनौँ र हामी त्यो टिकटमा पनि ट्राभल त गर्नु पाउँछ नि होइन त्यसरी ट्राभल गर्दाखेरि के हुन्छ भन्देखिलाई कतिवोटा सिट खाली हुन्छ तर त्यो त्यहाँ बसेर आनन्दले ढुक्कसँगले जर्नी गर्नु पाइँदैन अन्त के हुन्छ भन्देखिलाई बिबिचमा यो गाडीहरू रोकिँदाखेरि यो मान्छेहरू जबर्जस्ती आएर चढ्ने अनि जतासुकै आएर बस्ने एउटा डिसिप्लिन भन्ने चाहिँ छैन क्या त हाम्रो भारतमा चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ यो मेरो अब पर्सनल विचार हो तर जुनै पनि कुरामा हाम्रो भारत डिसिप्लिनको मामिलामा चाहिँ अलिकति पछाडिएको नै लाग्छ मलाई अनि अब गयो ड्यास्स बस्यो अर्काको ठाउँमा अनि अर्काको जग्गामा ड्यास्स बस्यो अनि भन्दाखेरि पनि रिसाउँछन् अनि अब यस्तै छ चुनौतीहरू त हाम्रो